मैले देखेको ट्य्राक्टरका विभिन्न ब्रान्डहरूमा महिन्द्र स्वराज आइसर सोनालिका फोर्स हिन्दुस्थान स्टैन्डर्ड आदि रहेका छन् ट्य्राक ट्य्राक्टरहरू हलो जोत्नु बीजारोपण जस्ता कृषिसम्बन्धी कार्यहरूमा उपयोग गरिन्छ ट्य्राक्टरहरू कृषिसम्बन्धी मात्र नभएर बाटो बनाउन बनाउनको निम्ति पनि प्रयोग गरिन्छ ट्य्राक्टरको प्रयोगदद्वारा कृषकहरूलाई कृषिसम्बन्धी कार्य गर्नमा सजिलो हुँदछ परम्परागत कृषिप्रधान कार्यमा धेरै परिश्रम चाहिन्छ भने ट्य्राक्टरको प्रयोगद्वारा कृषक कृ कृषकको खटनी कम हुन्छ र त्यसै कारणले गर्दा ट्य्राक्टरहरूको कृषिसम्बन्धी कार्यहरूमा धेरै उपयोगी रहेको छन्